हेलो दादा कहाँ आइपुग्नु भयो म अघिदेखि यहाँ बुक स्टोरको छेउमा बसिरहेछु दोकानमा तपाईँ आउनु भएको छैन मलाई कलेज जान ढिलो भइसक्यो छिटो आइदिनु होस् न दस बजी मेरो क्लास लाग्छ तपाईँ छिटो आइदिनु होस् न मलाई त यहाँ बुक स्टोर दोकानमा बसिरहेको छु मलाई ढिलो हुन्छ कलेज जान तपाईँ अघिदेखि आउनु भयो आउनु आउँदैछु भन्नुभएको छ आउनै भएको छैन छिटो आइदिनु होस् है दादा मलाई ढिलो हुन्छ कलेज जान